मलाई चाहिँ होइन अब केटीहरूलाई चाहिँ अब यसरी चाहिँ अब सामानहरू यस्तो हुँदा दिँदा चाहिँ होइन अब राम्रो लाग्छ होइन अब केटीहरूलाई चाहिँ अब यहाँ भन्नमा होइन त्यो अब सामान ल्यापटपहरूको कुरा ल्यापटपहरू चाहिँ अब दिँदाखेरि नानीहरूलाई त्यो देखेर पनि अब एउटा इच्छा जागेर पनि नानीहरूले पढ्छ क्या अनि अब नानीहरूले चाहिँ अब त्यस्तो देख्दाखेरि चाहिँ अब मलाई पनि ल्यापटप चलाउन मन छ मलाई पनि दिन्छ भनेर चाहिँ म पढछु है त्यस्तो हुने नानीहरलाई चाहिँ अब हुन्छ अब नानीहरूको सोचाइमा त्यो पर्छ होइन त्यही भएर चाहिँ अब त्यस्तोले चाहिँ मलाई चाहिँ अब राम्रै लाग्छ अनि त्यहाँदेखिको चाहिँ ठिकै लाग्छ भनौँ न अनि त्यस्तो अब नानीहरूलाई चाहिँ प्रोजेक्ट गरेर दिँदा चाहिँ अब मलाई चाहिँ राम्रै लागेको छ होइन नानीहरूलाई त्यसरी नै दिइराख्यो भने नानीहरूले पनि पढ्छ होला नानीहरूलाई पनि इच्छा जाग्छ अनि त्यही भएर चाहिँ अन्त अब मलाई चाहिँ अब ठिकै छ अब नानीहरूलाई चाहिँ अब अब राम्रो नै लाग्यो मलाई भनौँ भने होइन अब त्यसरी ल्यापटपहरू दियो भने होइन अब तसरी अब प्रोटेक्ट गर्दै नानीहरूलाई अब त्यसरी नै अब त्यो पुरा जानकारी देख्यो भने त्यो त्यो कुरा दिन्छ अब म गर्छु म पढछु भनेर त नानीहरूलाई पनि अब एउटा होप हुन्छ र गर्छ उनीहरूले अनि त्यही अब मलाई चाहिँ राम्रै लाग्यो त्यसको विषयमा चाहिँ